र हाम्रो मौसमले जस्तो मौसम छ त्यस्तै नयाँ नयाँ बिमारीहरू अहिले भइरहेको छ र अहिले जाडोमा हामीलाई खोकीसर्दीहरू हुने डर हुन्छ अहिले गरममा हामीलाई घमाउरोहरू हुने डर हुन्छ गरममा हामी त्यही भएर हामीले बेसी ओयली फुड या स्पाइसी फुड मतलब बेसी तेल भएको खानाहरू र बेसी ज्यादा पिरो भएको खानाहरू हामीले त्यस्तोहरू कन्ट्रोल गर्नुपर्छ गरम महिनामा अथवा हामीले त्यो त्यो चिज हामीले हामीले कन्ट्रोल गरेन भने चाहिँ त्यसले गर्दा हाम्रो भुँडीहरू पोलेर बोमिटहरू हरू हुने अवस्थाहरू हुने हुने गरिरहेको छ अहिलेको समयमा अहिलेको सिजनपछि गरम जाडो पानीहरू त्यस्तो पछि बिमारी भइरहेको छ कति र अहिले बर्खामा जा ज्वरोहरू ज्वरोहरू हुने गरिरहेको छ अहिले सिमसिम पानीमा भिज्यो कि ज्वारोहरू आइहाल्छ हामीले यस्तो सिमसिम पानीहरूतिर भिज्नुहुँदैन र अन्त हामीले चिसो पानीमा भिजेर पनि अझै हामीले ज्वरो आयो भने चाहिँ हामीले त्यसको ख्याल राख्नुपर्छ दबाईहरू हामीले टाइममा खाइहाल्नुपर्छ अन्त चाहिँ हामीले गरममा हामीले सुतीको लुगाहरू सुतीको लुगाहरू र हामीहरू हावामा बेसी जस्तो हामी पर्यावरणमा हामी बस्नुपर्छ अब बाहिरको चिसो हावा र भित्रको तातो हावामा अन्तर हुन्छ भित गरममा भित्र भित्र पनि बस्यो भने हाम्रो अलिक लाइक भित्र भित्र उयो बिमारी हुने डर हुन्छ बेसी भित्रै बस्यो भने गुम्सिएर हामीहरू लाइक पहेँलो हुँदैजान्छ र पहेँलो हुँदै हुँदै गयो भने हाम्रो खुन सुक्छ अन्त त्यही भएर त्यही लागि हामीले सबैको ख्याल राख्नुपर्छ ख्याल राख्नुपर्छ अन्त सबैलाई ख्याल राखेर चाहिँ हामीले अन्त समरमा पनि हामीले लाइक बर्खामा पनि हामीले जहिले पनि हिँड्दाखेरि आफूले हातमा आफ्नो छाता छाता बोक्नैपर्छ छाता अहिले हाम्रो जरुरत छ किनकि अहिले केको पनि हाम्रो उयो हुँदैन पानीहरू परिहाल्छ बिहान घाम लागेको छ भने बेलुका पानी परिहाल्छ त्यही भएर हामीले छाता बोक्नुपर्छ छाता बोकेन भने हामीलाई बिमारी हुने सम्भावना हुन्छ ज्वरोहरू अथवा त्यस्तोहरू हुने सम्भावना हुन्छ त्यही भएर हामीले सबैको ख्याल राख्नुपर्छ दबाईहरू हामीले टाइममा लिनुपर्छ खानाहरू हामीले टाइम टाइममा खानुपर्छ पानीहरू टाइममा टाइममा खानुपर्छ हामीले ल सबैभन्दा महत्त्वपूर्ण भनेको चाहिँ हाम्रो पानी चाहिँ खानैपर्छ होइन जस्तो जाडो भए पनि गरम भए पनि होइन पानी चाहिँ हामीलाई चाहिन्छ किनकि हाम्रो बिमारीको इलाज नै पानी हो अन्त त्यही भएर र ज्वरो आउँदा पनि हामीले तातो तातो पानीहरू पिउनुपर्छ तातो तातो पानी पिइरहनुपर्छ पा दबाईहरू खानुपर्छ त्यही भएर अन्त जस्तै कि अब हामीलाई गरम महिनामा घमाउरो हुँदाखेरि हामीले फुटाउँदाखेरि त्यो घमाउरो फुटेर त्यो पिप निस्किएर त्यो सुक्यो भने हाम्रो झन् घमाउरो बल्झिन्छ सबैतिर सबैतिर घमाउरो बल्झिएपछि चाहिँ हाम्रो सबै हाम्रो जिउतिर हुन्छ जिउतिर भयो भने हाम्रो दागी बस्छ त त्यसको इन्फेक्सन हाम्रो सबैतिर फैलिन्छ त्यही भएर हामीले त्यसको पनि ध्यान राख्नुपर्छ अन्त जाडोमा पनि जाडोमा सबैजना भिज्यो भने अब त्यही हो सबैलाई थाहै छ ज्वरोहरू हुन्छ होइन ज्वरोहरू फेरि के हो सर्छ ज्वरोहरू ज्वरोहरू सर्यो भने राम्रो हुँदैन होइन सबै आफू त बिमारी हुन्छ सबैलाई पनि बिमारी हुन्छ त्यही भएर ज्वरोहरू सर्नुहुँदैन अन्त हामीहरू बेसी जाडोमा बस्यो भने पनि आइफ्लू भन्ने बिमारी हुन्छ किनकि हामीहरूले घाम देख्दैन होइन भित्रको भित्र जाडोले गर्दा ब्ल्याङ्केटको भित्र भित्रै बस्छ होइन अन्त त्यही कारणले चाहिँ आइफ्लूहरू हुन्छ हामीलाई अन्त घाम देखेको हुँदैन भित्रको भित्र भएर आँखामा बिमारी हुन्छ अन्त आँखाको बिमारी भए भने हामीलाई त्यो सबैलाई सर्छ त्यो आइफ्लू भन्ने पनि अन्त त्यसै कारणले चाहिँ अब जाडोमा हामीले बेसीजस्तो तातो खाना तातो खाना या टाइममा खाना खानुपर्छ अन्त त्यहाँदेखि गरममा हामीले सुतीको लुगा सुतीको लुगा अन्त हामीले ओइली खानाहरू खानुहुँदैन पिरो खानाहरू खानुहुँदैन र त्यसरी नै समरमा लाइक पानीको झरीमा चाहिँ त्यतिखेर हामीले छाताहरू बोक्नुपर्छ अथवा नभए हामीलाई ज्वरो आउने सम्भावना हुन्छ अन्त त्यही भएर हामीले यो तिनवटा चिजको चाहिँ हामीले खयाल राख्नुपर्छ थ्याङ्क्यु